भाइ म भोलि सिलगढी जाँदैछु नियोटियामा बैनीलाई डक्टर देखाउनको लागि र गाडी रिजर्व गर्नु छ नियोटियामा सायद ढिलो पनि हुनसक्छ होइन भाडा कति हो र ढिलो भयो भने तिमी एक्सट्रा चार्ज लिन्छौ कि कसो छ मलाई अलिक भन्देऊ न ल